मैले अहिले हालैमा मनाएको चाडहरू चाहिँ दसैँ र दिवाली हो अनि यो चाहिँ मैले हालैमै मनाएको थिएँ अन्त दसैँ चाहिँ के हो भन्दा हामी नेपाली जातिको चाहिँ सबसे भन्दा ठुलो चाड हो त्यसमा चाहिँ हाम्रो नौ दिनसम्मको पूजा हुन्छ अन्त दस दस दिनमा चाहिँ हामीले चाहिँ सबैजनाले चाहिँ टिका लाउँछ त्यसलाई चाहिँ हामी नौरथा पनि भनिन्छ नौ दिन चाहिँ अब प्रायः मान्छेहरूले प्रायः केटीहरूले भनौँ केटाहरूले पनि व्रतहरू लिन्छ अनि माछा मासुहरू त्यही अदुवा लसुनहरू खाँदैन अन्त उनीहरूको व्रत चाहिँ नौ दिनको बेलुका तोडिन्छ अनि त्यो व्रत सकिएपछि चाहिँ हामीले दस दिन दस बज दस दस दसमीमा चाहिँ हामीले चाहिँ दसैँको टिका लगाउँछौँ अनि अर्को चाहिँ चाड भन्नाले दसैँको दसैँको टक्कै दसैँ सकिएर तपाईँको दसैँको टिका चाहिँ तपाईँको फुल मुन फुल मुनसम्म लगाउँछ त्यो टिका त्यहाँदेखि त्यो फुल मुन भएपछि चाहिँ त्यो फुल मुन मा चाहिँ त्यो टिका चाहिँ फ्याँक्नुपर्छ या सेलाउनु पनि भन्छन् नेपालीमा अन्त त्यसको तपाईँको छुट्टै तपाईँको फुल ठिक्कै पन्ध्र दिनमा चाहिँ तपाईँको दिवाली हुन्छ त्यो चाहिँ तपाईँको न्यु मुनको रात हो त्यसमा चाहिँ लाइक वर्ल्डको सबसे भन्दा डार्केस्ट डे पनि भन्छ अन्त त्यसमा चाहिँ हामी सबैजना मान्छेहरूले हामी सबै नेपालीहरूले चाहिँ बत घरमा बत्तीहरू बालेर अब उज्यालो बनाउँछ संसारै किनकि अब मुनै नभएर चाहिँ स्काई चाहिँ अधेँरो भएको हुन्छ अन्त त्यही झिलिलिली बत्तीहरू पटेकाहरू पड्काएर चाहिँ सारा संसारै अब उज्यालो हुन्छ त्यही मनाएको छु अहिले चाहिँ फिलहाल चाहिँ अनि अरू अरू सानो सानो उत्सवहरू पनि आयो तर त्यस्तो अब भयङ्कर पाराले चाहिँ मनाएन